विशेष गरेर अब गाउँ बस्तीको मानिसहरू चाहिँ अब वर्षैभरि अब भनौँ न अब एकदमै व्यस्त हुन्छ किनभने नानाकिसिमको अब धेरै किसिमको खेतिपातीहरू गरेर अब जीवन धान्ने है एउटा चलन छ र त्यसले गर्दा विशेष गरेर गाउँको मान्छेहरू चाहिँ अब एकदमै बेसी कामै काम कामै काम र त्यसले गर्दा वर्षमा जस्तो अब दुई पल्टजस्तो अथवा अब बर्खाको अब समयमा जस्तो अब फिफ्टिन अगस्त भयो त्यस्तोतिर कुनै पनि एउटा कुनै पनि दिनमा चाहिँ अब मतलब गाउँको मानिसहरूलाई चाहिँ अब खेलकुद सम्बन्धि कुनै पनि स्पोर्ट्सहरू भयो खेलहरू राख्यो भने चाहिँ अब त्यो मानिसहरले चाहिँ अब गाउँ बस्तीको मानिसहरूले चाहिँ त्यो खेल मतलब हेरेर अब मनोरञ्जन लिन्छ आफुहरूमा अनि उनीहरू पनि अब एकदमै मनोरञ्जन लिन्छ प्लस भएन उनीहरू पनि यदि खेल खेल्यो भने चाहिँ उनीहरूलाई उनीहरूको जीवन गाउँ बस्तीको मानिसको जीवन चाहिँ एकदमै अब मजबुद राम्रो एकदम हेल्दी हुन्छ र त्यसले गर्दाखेरि विशेष अब मनोरञ्जनको निम्ति त भयो भयो यता आफूहरू पनि ती गाउँ बस्तीको मानिसहरू पनि खेल खेल्यो भने चाहिँ उनीहरूको शरीर एकदमै राम्रो हुन्छ शरीर फिट हुन्छ र स्वस्थ रहन सक्छ जहिले पनि त्यही हो